हजुर म अहिले घरी चाहिँ अब बिच पुस्ताकै हो किनभने मैले चाहिँ अब पहिलो जुन चाहिँ है पहिलोको पुस्ताहरू पनि मैले देखेको छु अनि अहिलेको अब हामी अहिलेको अनि जुन चाहिँ अब त्यो दुइवटा पुस्ता छ है त्यो पुस्तालाई देखेको छु अनि बिचको पुस्ता नै अब भन्दा पनि हुन्छ तर अहिले घरी चाहिँ अब यो टेक्नोलोजीको कारण चाहिँ अब मोबाइल फोन आयो अनि हाम्रा जति पनि अब यो विशेष गरी म चाहिँ टेक्नोलोजीलाई नै टेक्नोलोजीलाई नै लिन्छु जति पनि हाम्रा पुराना पुस्ताहरू हुनु हुन्छ उहाँहरूले चाहिँ टेक्नोलोजी देख्नु भएको थिएन अनि उहाँहरूले यो जुन चाहिँ साहित्य भाषा साहित्यको क्षेत्र छ यसलाई मात्र लिँदा पनि उहाँहरूले कृतिहरू सबैले नै अब उहाँहरूले खालि अब लेखेर अनि प्रेसमा गएर यो जुन चाहिँ एउटा छापाखाना हुन्थ्यो त्यसमा गएर उहाँहरूले कृतिहरू निकाल्नु हुन्थ्यो अनि पछाडिबाट यसरी टेक्नोलोजी बढ्दै गयो अनि त्यसमा गएर चाहिँ अहिले घरी यो टाइपको व्यवस्था पनि थिएन त्य त्यति बेला चाहिँ ती पुस्ताहरूले त्यो काम गर्नु हुन्थ्यो र कृतिहरू यसरी एकदमै दुःख गरेर निकाल्नु हुन्थ्यो अनि अहिले चाहिँ अब अहिलेका पुस्ताहरूलाई चाहिँ अब धेरै नै एकदमै अब सुविधा पनि भएको छ यो टेक्नोलोजीको कारण उनीहरूले यो एकदमै धेरै अब कसरत चाहिँ गर्नु पर्दैन अब यो जुन चाहिँ आफूले कृति निकाले भने पनि यो टाइप टाइप गर्ने जुन चाहिँ सामानहरू छ यो सबै नै यो मोबाइल फोनमा आइहाल्छ अब भाषा पनि एकदमै अनुवाद भइहाल्छ र यो दुवै पुस्ताकोहरूले चाहिँ अब पहिलाकोले चाहिँ जान्नु सक्नु भएन र अहिलेकोहरूले चाहिँ एकदमै अब मजाले गर्न सक्नु हुन्छ र पुरानो तर भनिन्छ नि अब को ओल्ड इज गोल्ड भनेर भनिन्छ नि तर ती पुस्ताहरू चाहिँ एकदमै आफ्नै हातले आफ्नै हातले गरेको हुनाले गर्दा आफ्नै मनले मस्तिष्कले गर्नु भएकोले गर्दाखेरि चाहिँ ओल्ड इज गोल्ड भनिएको अनि अहिलेको जति अब हामी अहिलेको पुस्ताहरू छौँ हामीले चाहिँ अब त्यो रेडी मेड हुन्छ वा जुनै पनि कुरो हामीले रेडी मेड पाएका छौँ एउटा क्यासेटहरूकै विषयमा अडियो क्यासेट अनि यो सिडिहरूलाई पनि लिएर हेर्दाखेरि चाहिँ अडियो जुन चाहिँ अब अडियो क्यासेट थियो त्यो भन्दा अगाडि पनि हाम्रा जति पनि कलाकारहरूले चाहिँ एउटा गीत रेकर्ड गर्न पर्यो भने उहाँहरूले लाइभ गर्न पर्थ्यो भन्थे त्यो चाहिँ अब अहिलेका गायक अब जति पनि सङ्गीतकारहरू हुनु हुन्छ उहाँहरूले अहिले पनि भन्नु हुन्छ रेकर्डिस्टहरूले है एउटा गीत चाहिँ उहाँहरूले लाइभ गाउनु पर्थ्यो अरे अनि एउटा अब बिचमा कुनै पनि एउटा गडबड भयो भने उहाँहरूले फेरि त्यो गीतलाई चाहिँ पहिल्यैदेखि नै सुरु गरेर फेरि पनि त्यसलाई एकदमै राम्रोसँगले गरेर त्यसलाई फिनिस्ड गर्नु पर्थ्यो अब सक्नु सक्नु समाप्त समाप्त गर्नु पर्थ्यो है तर अब अहिले चाहिँ के भएको छ भने एउटै लहरलाई पनि दुइपल्ट भन्दा पनि हुन्छ तिनपल्ट भन्दा पनि हुन्छ अहिले स्टुडियोको व्यवस्थाहरू भएकोले गर्दा प्राविधिक विकासहरू भएकोले गर्दाखेरि चाहिँ एकदमै राम्रो भएको छ र यी अब समानता दुई दुई पुस्ताहरूको बिचको समानता अनि भिन्नताहरू नै यही हो कि अब पहिले चाहिँ एकदमै उनीहरूलाई चाहिँ उनीहरू चाहिँ विमुख भएको थियो वञ्चित थियो अहिलेको टेक्नोलोजीको संसारसित र अहिले चाहिँ अब उनीहरूलाई आएर चाहिँ अब अहिलेको पुस्ताहरूलाई चाहिँ एकदमै अब राम्रो भएको छ र हामी चाहिँ अब यसमै रमाएका छौँ भन्नु पर्छ